मैले मानिसहरूको ठुलो समूहको लागि धेरैचोटि नै खाना बनाइसकेको छु खाना एक्लै त होइन तर मिलेर मैले धेरै ठुलो समूहहरूको लागि मैले धेरैचोटी नै खाना बनाइसकेको छु किनभने गाउँ घरमा बिहेहरू बिहे मराउहरू हुन्छ अनि खाना पकाउने मानिसहरूको जरुरत हुन्छ अब घरको मान्छेले त सबै नै गर्न सक्दैनन् अनि गाउँबाट सघाउने मान्छेहरू आउनु पर्ने हुन्छ अन्त म पनि त्यसरी नै मान्छेहरूको कतिको गाउँ घरको छिमेकी छर छिमेकीहरूको बिहे हुँदाखेरि मराउ हुँदाखेरि खाना पकाइदिन खाना पकाउन एक्लै नभए तापनि खाना पकाउन मिल्नु सघाउन जाने गरेको छु अनि त्यसो गर्दा गर्दाखेरि नै हो मैले खाना पकाउन सिकेको पनि धेरै नै धेरै नै नयाँ चिजहरू सिकेको पनि त्यहीँबाट नै हो